हेलो दा मैले तपाईँको रेस्टुरेन्टबाट पिजा बर्गर अन्त फ्रेन्ज फ्राइस चिकन स्टिक चिकन रिङ्ग्स अर्डर गरेको थिएँ अन्त त्योसँग खानको लागि चाहिँ ड्रिङ्समा चाहिँ तपाईँको रेस्टुरेन्टमा के के एभाइलेबल छ होला तपाईँहरूकोमा के के अभाइलेबल छ मलाई कोक अन्त बटर मिल्कहरू त्यस त्यो जुन चाहिँ खानासँग आउँदैछ त्यो खानासँग पठाइदिनु हवस्